मलाई सबैभन्दा मनपर्ने साहित्य पात्रहरूमा चाहिँ मुना हो किनकि मुना मुनाले चाहिँ उसको मदनलाई चाहिँ धेरै नै माया गरेको थियो निस्वार्थ माया गरेको थियो र जब मदन चाहिँ अब पैसा कमाउनको लागि बाहिर जान्छु भनेको थियो र त्यति बेलाको एउटा जुन चाहिँ लाइन छ त्यो चाहिँ मलाई एकदमै मन छुएको छ त्यो चाहिँ हो हातको मैला सुनको थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले भनेर चाहिँ जब मुनाले भनेका थिए र यो भनेको कारण चाहिँ होइन जस्तै होस् आफ्नोमा गरिब भए तापनि सँगै बसेर त्यो सुख चाहिँ हाम्रो पैसामा चाहिँ पाउनु सक्दैन भनेर चाहिँ मुनाले भनेको थियो तरै पनि अब कतिपय विवसताको कारणले गर्दा मदन टाढा जानुपऱ्यो कमाउनको लागि जानुपऱ्यो है तर गए तापनि अब त्यति बेला मुनालाई चाहिँ ऊ जब मदन टाढा गए त्यति बेला धेरै त्यस्ता पाखण्डी मान्छेहरूले उहाँहरूलाई फकाउने कोसिस गऱ्यो किनकि मुना एकदमै सुन्दरी पनि थिइ है त्यसले गर्दा उहाँलाई चाहिँ धेरै मान्छेहरू ऊलाई फकाउनु आएको थियो तर मुनाले चाहिँ मानेनन् किनकि ऊ चाहिँ आफ्नै मदनकै म उइसमै बसेको त्यो सर्तमै बसेको थियो र पछि त हुनु हुनु त उनीहरूको मेल त भएन तरै पनि माया प्रेम भन्ने कुरो चाहिँ नजिकै बसेर मात्र पनि होइन टाढा बसेर पनि त्यो माया चाहिँ गर्न सकिन्छ र चोखो माया चाहिँ गर्न सकिन्छ भन्ने चाहिँ यसमा चाहिँ लेखिएकोले गर्दा चाहिँ मलाई चाहिँ मदन मुना पात्र चाहिँ धेरै नै मनपरेको थियो